म चाहिँ अहिले नै चाहिँ एउटा स्टुडेन्ट हो र मैल चाहिँ फर्स्ट इयर भर्खरै जोइन गरेको छु पोलिटिकल अनर्स गरेर र मैल मेरो चाहिँ धेरै इच्छाहरू छ र मैले एनसिसी पनि जोइन गरेको छु त्यो इच्छा अनुसार र मलाई चाहिँ भोलि पर्सि एउटा आर्मी हुनु छ र मेरो धेरै इच्छाहरू छ त्यसै कारणले मलाई ठुल्ठुलो जग्गातिर जानु घुम्नु जाने इच्छाहरू धेरै छ र त्यसै कारणले मैले यस्तो मेहनतहरू गरिरहेको छु म बिहानै एनसीसीहरू गएर एनसिसीमा पनि मेहनत गर्छु किनभने मलाई एउटा ठुलो अफिसरहरू बन्नु छ र त्यसको लागि मैले धेरै मेहनतहरू गरिरहेको छु र मेरो त्यो इच्छाहरू चाहिँ म पुरा गर्नको लागि चाहिँ मैले मेहनत गरेर म पढाइहरूमा पनि धेरै फोकसहरू गरिरहेको छु मलाई एउटा राम्रो लाइफ जिउनु छ त्यसै कारणले मेरो इच्छाहरूलाई म मेरो त्यो इच्छाहरूलाई पुरा गर्नु छ धेरै जग्गाहरूतिर घुम्नु पनि जानु छ र मेरो आमा पापाहरूलाई पनि घुम्न लानु छ र त्यो त्यो इच्छाहरू मेरो अहिले नै बाँकी छ र त्यसै कारणले मैले चाहिँ राम्रोसँगले मेरो कलेजहरू पढ कलेजहरूमा म पढेर त्यो इच्छाहरू चाहिँ मो पुरा गर्नु लागि चाहिँ म राम्रो एजुकेसन चाहिँ म लिँदैछु